एक हजार पाँच सय पाँच हजार छ सय पचास पचास हजार नौ सय निनानब्बे एक लाख नब्बे हजार पचास नौ लाख निनानब्बे